मैले नेपाली भाषाबाट है कुनै पनि भाषामा अनुवाद गर्नु वा त्यो अव सुअवसर चाहिँ मलाई मिलेको छैन तथापि म अब नेपाली भाषा अलिकति अब धेरै त होइन तर अब अलिकति भए पनि जान्दछु तर अहिलेसम्म चाहिँ यो जुन चाहिँ अनुवादको विधा रहेको छ अनुवाद विषयमा अनुवाद विधामा चाहिँ मैले कुनै प्रकारको यस्तो खाले कुनै भाषालाई नेपालीमा अनु अनुवाद गर्नु पर्ने वा त अरू भाषालाई नेपालीमा अनुवाद गर्नु पर्ने यो अवसर पाएको छैन अनि यदि पाएँ भने पनि यस अवसरलाई चाहिँ म कहिल्यै पनि गुमाउने छैन